र जुन चाहिँ वाटर क्राइसिसको बारेमा चाहिँ हाम्रो गाउँमा चाहिँ एकदमै वाटर क्राइसिस एकदमै छ र हाम्रोमा चाहिँ कुनै पनि सरकारले त्यस्तो केही पनि सुविधाहरू दिएको छैन र हामीले चाहिँ पानीहरू चाहिँ एकदमै टाढो टाढोबाट तानेर लिनुपर्छ जस्तो खोल्सीहरूबाट एकदमै टाढो अरूको जमीनहरूबाट लिनुपर्नेछ लिनुपर्दछ एकदमै साह्रो पर्छ यसकारणले गर्दा र भर्खरैसम्म अस्तिसम्म एकदमै खडेरीको समय थियो एकदमै गाउँमा एकदम सुक्खा लागेको थियो थोरै पानीको लागि पनि धेरै टाढोबाट बोकिलिनुपर्ने सिच्वे सिच्वेसनहरू भएको थियो र हिउँदमा त एकदमै साह्रो पर्छ हाम्रो गाउँ घरतिर एकदमै पानीको उयेस नभएको कारणले गर्दा र डिफरेस्टेसनको बारेमा भन्दा चाहिँ गाउँमा त्यस्तो बेसी केही पनि डिफरेस्टेसनको उयेसमा हुँदैन जति पनि साफसुग्घरहरू गर्नुपर्ने हुन्छ समाज सेवाहरू त्योहरू चाहिँ हामीले क्लब क्लबहरूबाट नै एकदमै त्यो सफाईको कामहरू हुनेछ र त्यो चाहिँ एकदमै थुप्रो ग्रुपमा डिभिजन गरेर चाहिँ सफाहरू गर्ने गर्दछौँ जस्तो रोडहरू त्यस्तोहरू र अरू त जति पनि हामीले फोहोरहरू छ फोहोरहरू चाहिँ एकदमै टाढो जङ्गलमा बिचमा लगेर चाहिँ एकदमै खुल्ला जग्गा हेरेर चाहिँ जहाँ चाहिँ रूखपात आगो लाग्ने चान्स जहाँ छैन त्यस्तो जग्गामा लगेर चाहिँ हामीले जलाउने गर्दछौँ एकजग्गा जलाउने गर्दछौँ